नमस्कार तपाईँ फ्लमबर बोल्नुभएको हो तपाईँ हजुर मेरो पानीको पाइप बिग्रेको छ कि क कल कल र पानीको पाइप बिग्रेको छ त्यो बनाइदिनु आउनु सक्नुहुन्छ तपाईँ अन्त कि त्यो त्यति बनाउन चाहिँ कति जस्तो लाग्छ चार्ज हजुर आउँदैन ए हजुर हजुर मैले किनेर ल्याएको छु खालि तपाईँले चाहिँ अब फिट गरिदिनु मात्रै हो अँ तर कहिले भ्याउनुहुन्छ हजुर हजुर तपाईँ भ्याउनुहुन्छ भने अब अहिले आउनुहोस् भ्याउनुहुँदैन भने चाहिँ अब भोलितिरआइदिनु होस् न हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ